गुड मर्निङ दाजु ए मलाई चिन्नुभयो होला म सुमिता बात गरेको म प्रायः तपाईँहरूको रेस्टुरेन्टमा आइरहन्छु नि खानको लागि त्यो मेरो घरमा चाहिँ अलिकति त्यो जमघट परेको हुनाले चाहिँ अलिकति खानाको चाहिँ अर्डर दिनु पर्यो भनेर सोचिरहेको थिएँ त्यो खानामा चाहिँ त्यो मैले सधैँ अब अर्डर गरिरहने त्यो चिल्ली चिकनहरू त्यो अलिक त्यो चाउमिन त्यो मिक्स चाउमिन बनाइदिनुहोस् न सबै नै अब चिकन प्रन त्यस्तै कुखुराको झिङ्गे झिङ्गेनी त्यहाँबाट खसीको मासुहरूको मिक्सहरूको चाहिँ चाउमिन त्यस्तै चार प्लेट अर्डर गरौँ भनेको त्यहाँदेखिन् त्यो कोही कुखुराको मासुको जुन चाहिँ चिल्ली चिकन हुन्छ हो त्यो अर्डर गर्नु पर्यो त्यो चार प्लेट अन्त मोमो छ तपाईँहरूकोमा चिकनको अहिले ए त्यो पनि गरिदिनुहोस् न मलाई त्यो कति गर्नु पऱ्यो भने पाँच प्लेट त्यसलाई गरिदिनुहोस् अन्त त्यसको बादमा फ्रेन्च फ्राइजहरू छ होला तपाईँकोमा है त्यो पनि हालिदिनुहोस् न यस्तै पाँच प्लेट जस्तो किनभने नानीहरू पनि छ तिनीहरूलाई पनि यसो गरिदिनुको निम्ति अन्त कोल्ड ड्रिङ्क पाइएला कि नपाइएला हो तपाईँको रेस्टुरेन्टमा छ भने त्यो पनि ठुलो खालको क्या त्यो पाँचवटा गरिदिनुहोस् न अन्त आहिले त्यति गरेर कति जस्तो बिल भयो होला है म त तपाईँको रेस्टुरेन्टमा त सधैँ नै आइरहने अब के के घरमा यसो कार्यहरू पर्दा पनि तपाईँकै रेस्टुरेन्टमा अर्डर दिने गर्छु होइन अन्त यसो डिस्काउन्ट दिनुहोस् न त कति के हुँदो रहेछ ए मिल्छ होला अन्त यसो होम डेलिभरी गरिदिनु सक्नुहुन्छ ए मान्छे छैन अहिले र पनि यसो अलिकति कोसिस गरिदिनुहोस् न होम डेलिभरी गर्ने ए होइन आज मेरो पनि घरमा अलिकति सबैजना व्यस्त नै हुनुहुन्छ कि अलिकति टाइम नमिल्ला जस्तो भयो बाहिर निस्किनुको लागि त्यो भएर चाहिँ यसो मिल्छ भने चाहिँ कोही अब तपाईँको कोही केटाहरू यसो अलिकति फ्री छ भने चाहिँ यसो घरमै यसो पठाइदिनुहोस् न म तपाईँले बिल त्यसमै हालेर पढाइदिनुहोस् म पैसा चाहिँ उहाँकै हातमा पठाइदिउँला नि है दाजु ए हुन्छ हुन्छ दाजु हुन्छ हुन्छ धन्यवाद हुन्छ